मलाई चाहिँ है घाँटीको प्रब्लम हुँदा चाहिँ म चाहिँ अब कोही बेला है आफू केही यस्तो गीतको प्रोग्रामहरू हुन्छ त्यत्ति बेला अब गाउनुहरू जाँदा अब कोही बेला आफ्नो घाँटी प्रब्लम हुन्छ त्यत्ति बेला बोल्नु पनि सकिँदैन अब गीत गाउनु पनि सकिँदैन र म चाहिँ त्यत्ति बेला चाहिँ अब नुन र पानी चाहिँ उयो गर्छु नुन र पानीले चाहिँ गलगल यस्तो मुखलाई खँगाल्छु अनि त्यसले पनि भएन भने चाहिँ यस्तो अदुवाहरू हुन्छ है अदुवाहरूलाई पोलिकन आगोमा खान् खान्छु अनि दबाईहरू पनि खान्छु अन्त अब उयो त्यसले पनि जाती भएन भने चाहिँ अब तुलसीहरू हुन्छ है तुलसीको बोटहरू हुन्छ त्यसलाई चाहिँ अब त्यो बोट त्यो चाहिँ बोट हुन्छ त्यसलाई चाहिँ मारेर चाहिँ खानुपर्छ त्यसको सुपहरू खान्छु अन्त हो यस्तोहरू हुन्छ अन्त कत्तिपल्ट मेरो भएको पनि छ यस्तो अब गीत गाउने टाइममा चाहिँ अब मेरो यस्तो घाँटीहरूको प्रब्लम हुन्छ गाउनु पनि सकिँदैन र त्यत्ति बेला चाहिँ मैले हो यस्तै अब बोकेर जान्छु कोही बेला त म आफ्नै ब्यागहरूमा बोक्छु तुलसीको पत्ताहरू र चाहिँ म त्यही पत्ताहरू खान्छु र त्यसले चाहिँ अलिकति भए दे अलिकति भए पनि आफ्नो उयो नरम उयो अब सन्चो हुन्छ घाँटीहरू पोलेकोहरू अब कत्ति जाती हुन्छ त्यसले चाहिँ त्यत्ति